हेलो म राइटर लिम्बू तपाईँ टी गार्डनको लेबर हुनु हुरैछ हुनुहुँदो रहेछ होइन मलाई नि टी गार्डनकोबारेमा थोरै जानकारी दिनु सक्नुहुन्छ दार्जिलिङ दार्जिलिङ चियाबारीको

हजुर पैसा रोजहरू चाहिँ तपाईँले कस्तो पाउ पाउनु हुँदैछ

तपाईँले बोनसहरू चाहिँ पाउनुहुन्छ अनि

कति पाउनुहुन्छ हेलो कति पाउनुहुन्छ बोनसहरू चाहिँ हजुर ए अनि तपाईँहरूले चाहिँ कुन कुन सिजनमा चाहिँ टिप्नुहुन्छ हजुर दुइटा सिजन ए हजुर अँ बिहान तपाईँहरूको कति बजीदेखि कति बजीसम्म ड्युटी हुन्छ तपाईँहरूको ए अनि खाजा खाने टाइम चाहिँ कति बजीदेखि कति बजीसम्म हुन्छ खाजा खाने टाइम चाहिँ कति बजीसम्म हुन्छ ए हुन्छ तपाईँको जानकारीको लागि धेरै धेरै धन्यवाद छ ल हुन्छ